सचिन भाइ बोल्नुभएको हजुर ए तपाईँलाई मैले साँढे आठमा बोलाएको थिएँ तर तपाईँ आइपुग्नु भएन त हजुर आज मेरो यो एक्जामिनेसन ड्युटी थियो स्कुलमा कि हजुर त्यही भएर सा आठ साँढे आठ भएर पनि नाघिसक्यो हजुर तपाईँ आइपुग्नु भएन किन चाहिँ भनेर नि अब मलाई स्कुलमा पनि ढिलो भइसक्यो भनेर नि

स्कुलमा एक्जाम हुँदैछ त्यही कारण मलाई तपाईँ त्यहीँ कारण मैले तपाईँलाई बोलाएको बोलाएको थिएँ मेरो एक्जामिनेसन ड्युटी छ भनेर तर तपाईँ आइपुग्नु भएन यति ढिलो भइसक्यो त्यही कहिले चाहिँ आइपुग्नुहुन्छ यस्तो ढिलो भएर मलाई त तपाईँ चिनाजाना भनेर मैले तपाईँलाई बोलाएको तपाईँ आइपुग्नु भएन

ए हुन्छ हुन्छ अब तपाईँ आइपुग्नु हुँदैन भनेपछि है हजुर हजुर हुन्छ तपाईँ आइदिनु भएन भने चाहिँ हुन्छ म यो क्याब रिजर्भेसनलाई चाहिँ रद्द गर्न चाहन्छु हजुर त्यही भनेर मैले तपाईँलाई कल गरेको मलाई ढिलो भइसक्यो नि त हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू भाइ हुन्छ